मेरो दोकानमा अहिले राइस् कुकर छ प्रेसर कुकर फ्रिज डिनर सेट थुप्रै आइटमहरू छ प्रेसटिजको छ बजाजको छ सोनीको छ सबैको पाउँछ

हजुर त्यसको पनि अहिले डिसकाउन्ट उयो लागिरहेको छ कि फिफ्टी पर्सन्ट डिसकाउन्ट चलिरहेको छ त्यसको चाहिँ तिन हजार थियो अहिले चाहिँ पन्ध्र सौमा पाउँछ फिफ्टी पर्सेनेट डिसकाउन्ट गरेर

हजुर त्यसमा पनि फिफ्टी पर्सेन्ट लागिरहेको छ त्यसमा चार हजार थियो डिसकाउन्टले गर्दाखेरि अहिले तपाईँले दुई हजारमा पाउनुहुन्छ हजुर हजुर छ राम्रो राम्रो छ कि

पाउँछ त्यसको पनि पुरा उयो लागिरहेछ डिसकाउन्ट लागिरहेको छ फिफ्टी पर्सेन्ट नै

हजुर हजुर हुन्छ आउनुहोस् न हुन्छ हुन्छ